दाल चामल सब्जी रोटी सबै पकाउँछु मासुहरू पकाउँछु पनिर बनाउँछु सबै पकवानहरू पकाउँछु तर रोटी पोल्दा चाहिँ साह्रो पर्छ र दाल चामल सब्जी पकाउँदा चाहिँ साह्रो पर्दैन रोटी बनाउँदा मात्रै साह्रो पर्छ रोटी बेल्नु सेक्नु सेक्दाखेरि चाहिँ हात पोल्छ त्यसले गर्दा चाहिँ साह्रो पर्छ अरू त सबै सजिलो लाग्छ रोटी पोल्नु मात्रै साह्रो पर्छ दाल चामल सब्जी बनाउँदा चाहिँ सजिलो लाग्छ रोटी पोल्दा चाहिँ अप्ठ्यारो तर पोलिदिन्छु रोटी पनि बिस्तारै बिस्तारै मासुहरू पनि पकाउँछु पनिर बनाउँछु